तपाईँ दोकाने नानी हो दिकानमा के के छ त

सबै कुरो नै रहेछ सब्जीहरू त तर भाउ चाहिँ कसरी हो त ए म अलिक निकै नै लिने थिएँ सबै कुरो नै तर अलिक भाउ चाहिँ मिलाउनु नि नानी ए ल त त्यसो भए म उम् तपाईँकै दोकानमा आउँछु है नानी फलफुलहरू चाहिँ फलफुलहरू पनि लानुपर्छ होला अलिअलि एप्पलहरू गाजर बिट के के छ काँक्रोहरू

ल ल उसो भए म उहीँ आउँछु है नानी अरूको दोकानमा नजानु पर्यो त्यहाँ नजिककै दोकानमा आउनु पर्यो